हाम्रो गाउँमा धार्मिक कार्यक्रम हुन्छ दुर्गा पूजा एकदम भव्य रूपमा मनाउने गर्छौँ जसमा कि सबै मानिसहरू आउँछ र गाउँमा पैसा डोनेसन गर्छौँ पन्ध्र दिन बिस दिन आगाडिदेखि डोनेसन गर्छौँ र पैसा हुने धेरै धेरै हुने दिन सक्नेले दुई हजार पन्ध्र सौ गरेर दिन्छ र पैसा अब कम्ती हुनेले दिन नसक्नेले बाह्र चार सौ पाँच सौ गरेर दिन्छ र तिनदिने पूजा हुन्छ तिन दिने पूजामा लास्टको दिन धेरै कार्यक्रमहरू हुन्छ जस्तै अब नृत्य प्रतियोगिता हुन्छ सङ्गीत प्रतियोगिता हुन्छ क्विज कम्पिटिसन डिबेटहरू र उयो थुप्रै थुप्रै कार्यक्रमहरू हुन्छ र यो दुर्गा पूजा हामी सालिनै मनाउने गर्छौँ यसरी नै हामी धार्मिक कार्यक्रमको उत्सव मनाउने गर्छौँ